कृषिका लागि अब अहिलेको नानीहरूले रोपेर यसरी फलाएर खान्छु भन्दैन तर फलाएरै यतै हामीले नै गरेर फलार खाएको राम्रो बाहिरबाट आएको साग सब्जीहरू राम्रो हुँदैन चामलहरू राम्रो हुँदैन त्यही भनेर जतिसक्दो हामीले यतै नै नानीहरूलाई गर अब गर्यो भने हेल्थ पनि राम्रो हुन्छ पौरखी पनि हुन्छ भन्ने चाहिँ हामी यही सुझाउहरू दिन्छौँ